हाम्रो यहाँ सानो गाउँको समाजमा जैलेम पनि प्रोग्राम या त्यौहारहरू हुन्छ होइन खुसीको मौकाहरू आउँछ त्यति बेला चाहिँ हामीले एउटा सानो आयोजन पनि गर्छु जो कि आर्ट कम्पिटिसन भन्छ चित्र चित्रहरू बनाउने कम्पिटिसनहरू चाहिँ राख्छु हामी यहाँ गाउँमा हो विभिन्न विभिन्न टाइपका प्राइसहरू पनि हुन्छ होइन सानो नानीहरूले पनि गर्नुसक्छ ठुलो ना ठुलो नानीहरूले पनि गर्नुसक्छ हो सबै केन्डिडेटकोहरूको लागि हामी यहाँ गाउँमा गाउँको समाजमा हामीले यो आयोजन राख्छु अनि मोबाइलमा हामीले कतिवटा कुराहरू सिक्नु पनि पाउँछ होइन जस्तै कि कुनै पनि एउटा केही चिज बनाउँदा होइन या आयोजनहरूमा पेन्ट गर्दा बेला त्यो मोबाइलमै हामी हेरेरै सिकेरै बनाउँछ कसरी पेन्ट गर्नु होन लेयर टू लेयर कसरी कलर लगाउनु हो अनि कसरी डेकोरेट गर्नु होइन त्यो सबै हामीले युट्युबबाट या अरू गुगलबाट हामीले थाह पाउँछ त्यति नै हो त्यहाँबाट विभिन्न टाइपको इजी प्रोसेसमा चाहिँ हामीले बुझ्नुसक्छ जो कि अगर युट्युब चाहिँ अगर युट्युबहरू मोबाइलहरू थिएन भने त्यतिबेला चैँ साह्रो पर्थ्यो कुनै पनि फङ्सन हुँदा बेला त्यहाँनेरि चाहिँ हामीले युट्युबबाटै हेरेर या गुगलबाटै हेरेर हामीले डेकोरेट गर्नुसक्ला अनि मजाले पेन्ट गरेर त्यो जग्गालाई मजाले सजाएर राख्यौँ ला